घरमा चाहिँ एउटा के भन्नु मलाई टेबलको जरुरी थियो एकदमै मेरोमा टेबल थिन त थियो तर त्यो टेबल चाहिँ पुरानो भएको कारणले गर्दाखेरि चाहिँ एउटा टेबल चाहिँ मलाई चाहिएको थियो अन्तखेरि चाहिँ एउटा टेबल चाहिरहेको थियो अन्त मैले चाहिँ बजारबाट एउटा टेबल चाहिँ किनेर गएँ हेरेँ राम्रो लाग्यो अन्त पछि घरमा गएर यसो याद गरेको त दिन पनि बित्दै गयो पछि पछि हेरेको त त्यो टेबल त खतम रहेछ नि हो त्यस त्यो टेबललाई त बिस्तारै बिस्तारै गर्दै त्यो किराले खाइहाल्दो रहेछ त्यहाँबाट धुलैधुलो धुलैधुलो झर्ने अन्त जुन चाहिँ त्यो टेबल त्यो फिक्स गरेको थियो पहिला त्यहाँदेखि त्यसको त्यो फिक्स गरेको जुन चाहिँ काँटीहरू ठोकेको हुन्छ त्यो पनि लुज हुँदै जाने लुज हुँदै जाने भएर त खक्रक खक्रक त्यो त्यस्तो खालको हुँदैगयो के अन्त जुन चाहिँ सोचेर मैले त्यो राम्रो देखेर त्यो टेबल दोकानबाट किनेर लगेर गएको थिएँ तर त्यो चाहिँ वास्तवमा राम्रो छैन रहेछ खत्तमै रहेछ र पछि थाहा पाएँ मैले के र जुन चाहिँ यो पैसा तिरेर मैले त्यो टेबल किनेँ त्यसले चाहिँ मलाई एकदमै धोका भयो ठुलो धोका भयो के अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अब हामीले कुनै पनि चिज किन्न भनेपछि एकदम किन्न अगाडि चाहिँ पैसा तिरेर पैसा तिरेर किन्न अगाडि चाहिँ एकदमै राम्रोसँगले हेरेर आफूले जाँच गरेर मात्रै किनेको चाहिँ राम्रो हुनेरहेछ नभए फेरि त्यस्तै अब हतारमा अब यसो हेर्यो मनपर्यो अन्त पैसा तिरेर किनेर लगिहाल्यो भने चाहिँ घरमा गएर कतिवटा कुरोमा धोका हुनेरहेछ है मलाई त्यस्तै धोका भएर चाहिँ यो कुरा तपाईँलाई मैले सेयर गरेको है र कुनै पनि सामान किन्दाखेरि चाहिँ एकदमै हेरेर किन्नु होला विशेष गरी त यो टेबलको कुरा हो टेबल टेबलको सन्दर्भमा मैले भन्न चाहेको त्यो बजारको दोकानहरूमा टेबलहरू किन्दा चाहिँ एकदमै याद गरेर किन्नु होला नभए चाहिँ पछि घरमा गएर चाहिँ धोका हुनेरहेछ है